यो ट्याक्सी स्ट्यान्ड हो हजुर मलाई भोलि दार्जिलिङ जाने गाडीको बारेमा सो जानकारी चाहिएको थियो म भोलि यहाँ कालिम्पोङबाट दार्जिलिङ पाँच बजी जानु पर्नेछ त्यसैले भोलि कति बजी पाँच पाँच बजी हिँड्ने गाडी कुनै छ भने मलाई अलिकिति नम्बर दिनुहुन्छ भने एकदमै राम्रो हुनेथियो किनकि म अलिकति छिटो पुग्नु पर्नेछ त्यसैले मलाई पाँचै बजीको गाडी चाहिएको छ तपाईँले छ भने मलाई अलिकति नम्बर दिनु सक्नुहुन्छ भने दिनुहुन्छ दिनुहोस् हजुर म कालिम्पोङबाट दार्जिलिङ जाने हजुर र कुनै गाडीको नम्बर हुन्छ गाडीको नम्बर हुन्छ चालकको नम्बर हुन्छ हुन्छ धन्यवाद